हजुर हाम्रो समाजमा चाहिँ यस्तो दसैँ दिवालीतिर ठुलो चाडबाड मनाइन्छ जसमा फुलपातीको दिन हाम्रो समाजले धेरै सबैजना मिलेर चौरस्तामा आफ्नो आफ्नो जातको आफ्नो आफ्नो जातको ड्रेसहरू लगाएर जस्तै छेत्री बाहुनले ढाका साडी लगाएर तामाङहरूले आफ्नो आफ्नो ड्रेस मगरहरूले आफ्नो आफ्नो ड्रेस गुरुङहरूले आफ्नो आफ्नो ड्रेस लगाएर उहाँ उहाँहरूले नृत्य गर्नु हुन्छ जसमा गानाहरू गाउनु हुन्छ जसमा हामी गएर त्यसमा भाग पनि लिन सक्छौँ त्यसमा हामी डान्सहरू गर्न सक्छौँ गानाहरू लगा गहनाहरू लगाएर जान्छौँ हामी कानको शिरबन्दी घाँटीको पोते हातमा बाईँहरू लगाएर हामी त्यसमा नाच्नु ओर्नु जान्छौँ ठुलो भूमिका खेल्छ जसमा गएर हामी पनि भाग लिनु सक्छौँ र रहनु सक्छौँ नाच्नु सक्छौँ गाउन सक्छौँ कमानकोहरू सबै चौरस्तामा आउँछ जहाँसम्म हाम्रो बस्तीहरू सबैजनाको मान्छेहरू आएर वहाँ भाग लिनु सक्नु हुन्छ धेरै राम्रो हुन्छ